सर्फिङले चाहिँ अब प्रभावित भन्दा पनि अरू खेलेको देखेर हो अब आफूलाई पनि खेलौँ लागेर एकदम प्रभावित पारेर म पनि खेल्न सक्छु भन्ने चाहिँ अब प्रभावित भएको थिएँ र खेलेँ पनि राम्रो मज्जा आयो हो परिवर्तित त अब धेरै भएको छ हो अन्त सर्फिङ चाहिँ अब राम्रो लाग्यो अब माइन्ड पनि फ्रेस हुने एकदम एकदम राम्रो लाग्यो